मलाई एकदमै आकर्षित आकर्षित गर्ने तारा मङ्गल ग्रह हो अनि यहाँनिर हाम्रो देश मात्रै नभएर सारा संसारकै मान्छेहरू एकदमै जान एकदमै तयारी अथवा प्रयासहरू गरिरहेका छन् यो आकर्षित भएको कारण एकदमै यो चम्किलो अनि टाढोबाट देख्दाखेरि यसको दृश्य एकदमै मनलाई एकदमै डुबाउने खालके छ अनि त्यो तारामा चाहिँ अब धेरै मानिसहरू गई पनि सकेका छन् अनि मलाई पनि एकदमै जाने त्यो तारामा चाहिँ जाने घुम्ने रहर छ एकदमै बेसी छ तर अब केही

पैसाको कारणले अथवा केही अरू कारणले गर्दाखेरि जान सकिएको त छैन तर अब र पनि म जानु चाहिँ एकदमै रहर चाहिँ छ एकदमै त्यो तारा ताराले चाहिँ एकदमै लोभ्याउने गर्छ मलाई